मलाई मेरो कामदेखि बाहिर घुम्ने संसार घुम्ने संसारको कुना कुना घुम्ने गाउँ बस्ती खोला नाला पाहाड सहर बजार सबै सबै क्षेत्र नै घुम्ने सोख ममा छ र सालमा म दुई तिन जग्गा साथीहरूसँग बाइकमा गाडीमा घुम्ने गर्छु र मलाई मेरो कामदेखि बाहिर घुम्ने है नयाँ नयाँ जग्गा जाने नयाँ मान्छेसँग भेट्ने त्यहाँको प्राकृतिक सौन्दर्यहरूको लुफ्त मज्जा उठाउने यी एकदमै रुचिको विषयहरू नै हो साथ साथै मलाई टेक्नोलोजी है टेक्नोलोजी जति पनि अहिलेको ल्याटेस्ट टेक्नोलोजीहरू छ यो चिजहरूदेखि धेरै म एट्र्याक्टिभ छु र यो चिजहरूकोबारेमा है जान्ने यो चिजहरू हेर्ने

जसले डेली लाइफमा मान्छेहरूलाई हेल्प गर्छ है यस्तो चिजहरू क्या हेर्ने यस्तो चीजहरूको बारेमा जान्ने धेरै मलाई रुचि रुचि लाग्छ मलाई र म धेर धेरै जस्तो समय मेरो है कामदेखि बाहिरको जो समयहरू हुन्छ यही टेक्नोलोजीको चिजहरू है ग्याजेटहरू सामानहरू फोनमा अनलाइनमा हेर्ने गर्छु यसको बारेमा यसो पढ्ने गर्छु कसै छर छिमेकमा गाउँ वरिपरि कसैको घरतिर है नयाँ नयाँ टेक्नोलोजीका सामानहरू ल्याइएको छ भने त्यहाँ गएर त्यो सामानलाई हेर्ने मसार्ने है त्यसक कस्तो हुन्छ कतिको त्यसको ओजन है वेट कति हुन्छ कस्तो प्रकारको त्यसको आकार हुन्छ इत्यादि रङहरू कस्तो हुन्छ यसले के काम गर्छ कुन चाहिँ जग्गामा बनेको हो यसको कति लास्टिङ गर्छ कति खप्छ ए यो यी चिजहरू मलाई जान्नु एकदमै मलाई क्या रुचि छ साथ साथै मलाई है घुम्ने जग्गाहरू यो यो यस वर्ष म एउटा जग्गा घुमेँ भने अर्को जग्गा कुन जग्गा जानु पर्ने रहेछ है रहेको जीवनमा मेरो जति पनि रहेको समयहरू छ मैले कुन कुन जग्गा चाहिँ अझै घुम्नु पर्ने रहेछ कुन कुन धेरै सुन्दर सुन्दर ठाउँहरू रैछ यसको विषयमा पनि म अनलाइनमा गुगलमा सर्च गरेर युट्युबतिर धेरै हेर्ने गर्छु मलाई एकदमै सोख छ घुम्नेको साथ साथै मलाई टेक्नोलोजी ल्याटेस्ट टेक्नोलोजीको चिजहरू है चलाउने त्यसकोबारेमा जान्ने हेर्ने यी चिजहरू मलाई एकदमै सोख र रुचिका चिजहरू हो